जनावरहरूको व्यवसाय हेरचार हामी यसरी गर्छौँ किनभने हामी कुनै चिज एउटा अब हामीले ब्रोइलर घरमा पालेको छ भने हामीले त्यो ब्रोइलरलाई हेरचाह गर्नुको लागि चाहिँ सानो बच्चामा ल्याएर बच्चामा ल्याएपछि त्यसलाई राति बत्ती दिनुपर्छ बत्ती दिएर त्यसलाई तातो राख्नुपर्छ तातोमा राखेर त्यहाँदेखि महिनादिन हप्तादिन बित्दै गएपछि त्यो ब्रोइलरको बच्चाको आँखामा दबाई ड्रपहरू हाल्नुपर्छ त्यहाँदेखि हाल्दै गएपछि उनीहरूलाई टाइम टाइममा चारो दिनुपर्छ चारो दिँदै तातो पानीहरू हालिदिनुपर्छ तातो पानी हालेर टाइम टाइम दिनुपर्छ हाल्नुपर्छ उनीहरूको खोरहरू गर्दाखेरि हामी नै खोर सफा गर्दा हामी मास्क ग्लोब्सहरू हाततिर लगाएर हामी खोर सफा गर्छ तिन चार पाँच दिनमा सफा गर्नुपर्छ किनभने उनीहरू त्यो चिसो मैला छ भने उनीहरू मर्छ त्यसले गर्दाखेरि टाइममा हामी सफा गरिबस्नु पर्छ यसले गर्दाखेरि यिनीहरूलाई सफा र तातो ठाउँ दिनुपर्छ